म यहाँ कालिम्पोङ बसेको त झन्डै तिन वर्ष चार वर्षहरू लाग्यो नि अहिले अब दुई हजार तेइससम्म ए दुई हजार तेइसमा त होइन म मैले बसेको यहाँ जति अब त्यो टाइमभरिमा मैले बुझेको देखेको अनुसार चाहिँ कालिम्पोङको मान्छेहरू चाहिँ यति डरलाग्दो स्वनिर्भर मान्छेहरू छ होइन उनीहरू चाहिँ कतै अब त्यो जस्तै टाढो टाढो कमान बस्तीहरू हुन्छ नि कमानहरूतिर त्यस्तो डिपेन्डेन्ट छैन कुनै फ्याक्ट्री पनि छैन यहाँनिर त्यस्तो कमानहरू केही पनि छैन यहाँको मान्छेहरू चाहिँ सेल्फ डिपेन्डेन्ट छ होइन यहाँको मान्छेहरूले आफै थुक्पाहरू बनाउँछ धुप बनाउँछ खदा बनाउँछ यहाँनिर इन्कम सोर्स चाहिँ उनीहरूको प्रायः चाहिँ त्यो हो अर्को कुरा है कालिम्पोङमा होमस्टेहरू हो होटलहरू त्यस्तो टुरिस्ट स्पटहरू छ इन्कम सोर्स हैन अन्त स्विमिङ पुलहरू छ यहाँनिर इन्कम सोर्स चाहिँ मेन अर्को कुरा यहाँ कालिम्पोङमा चाहिँ प्रायः जस्तो मान्छेको चाहिँ नर्सरी छ सानो सानो नर्सरी छ त्यो नर्सरी नर्सरीले पनि उनीहरूको के भन्छ इन्कम सोर्समा धेरै नै हेल्प गरेको हुन्छ अब किनभने त्यहाँनिर चाहिँ अब त्यो बाहिर बाहिर क्या त एक्सपोर्ट हुने उयोहरू छ नि त फुलहरू क्याक्टसहरू कति भेराइटीको होइन त्यस्तो क्याक्टसहरू फ्लावर्सहरू जति पनि हामीले अहिलेसम्म नदेखेको त्यो ठुलो ठुलो क्याक्टसहरू क्याक्टसको कति कति भेराइटीको क्याक्टसहरू त्यस्तोहरू भएको नर्सरीहरू पनि छ त्यो पनि त्यहाँ पनि तपाईँहरू जानु सक्नुहुन्छ घुम्नु हो त्यहाँ चाहिँ फ्री अफ कस्ट हो एउटा दुईटा नर्सरीमा चाहिँ टिकट लाग्छ होला बाँकीको नर्सरीमा चाहिँ फ्री अफ कस्ट हो त्यो पनि हो उनीहरूको इन्कम सोर्स अन्त त्यही हो त्यो टुरिस्ट स्पट त्यहीँ नर्सरी थुक्पा फ्याक्ट्री धुपहरू खदा त्यही हो मेन कालिम्पोङको अब इन्कम सोर्स चाहिँ